हाम्रो दार्जिलिङ अब जिल्ला भित्रमा अब विगत वर्षहरूमा धेरै परिवर्तनहरू भए आए भएर आएको छ जस्तो कि अब हाम्रो दार्जिलिङ भित्रमा अब धेरै होटेलहरू खोलिएका छन् राम्रा राम्रा होटेलहरू खोलेका छन् अब राम्रो राम्रो फाइभ स्टारहरू होटेलहरू पुरा खोलेका छन् सान्सानो अब बिजिनेस हरू गर्छन् पुरा अब बाहिरबाट निकै मान्छेहरू आएर यहाँ हाम्रो दार्जिलिङ जिल्लामा बिजिनेसहरू गर्छन् हाम्रो यो अब दोकानहरू पुरा छन् अब टुरिज्महरू धेरै खुलेका छन् टुरिज्म हरूले धेरै अब यहाँ टुरिस्टहरू मन पराएर त आउँछ दार्जिलिङ घुम्नु आउँछ बाहिरबाट धेरै मान्छेहरू हाम्रो यो शिक्षाको क्षेत्रमा पनि धेरै अघि बढेर गएको छ हाम्रो दार्जिलिङ क्षेत्रबाट राम्रा राम्रा कलेज स्कुलहरू खोलेका छन् धेरै शिक्षक क्षेत्रमा धेरै अघि बढेर गएका छन् अब हाम्रो यो आर्थिक विकासहरू समाजमा धेरै परिवर्तनहरू भएर आएका छन् अब हाम्रो यहाँ दार्जिलिङ जिल्ला भित्रमा बासिन्दाहरूको प्रभाव धेरै निकै राम्रो भएर गएका छन्